सैनिक सैन्य सेवा यानि कि आर्मीको सेवामा हुँदाखेरि धेरै अनेपाली साथीहरूसँग भेटघाट हुन् हुन्थ्यो अनि उनीहरूले नेपाली भाषामा के बोल्छ कसरी बोल्छ भनेर उनीहरूले सोधिरहन्थ्यो जस्तो गरेर आप कहाँ जा रहा है भन्दाखेरि के भन्नु पर्ने भन्दाखेरि हामीले ति तपाईँ कहाँ जानु हुँदैछ भनेर सोध्थ्यो के गर्नु हुँदैछ भन्दा के गर्नु हुँदै क्या कर रहा है भन्दाखेरि के गर्नु हुँदैछ भनेर यसरी जवाब दिँदै गर्दाखेरि धेरै मान्छेहरूले नेपाली भाषा सिकेको थियो अनि पछि ती मान्छेहरूले नेपाली भाषामै बोल्न सिक्न बोल्न सक्ने खालको पनि हुनसक्ने रहेछ यसरी नै हामीले धेरै सालसम्म साथीहरूसँग बातचित गर्दै गर्दाखेरि हिन्दीको अनुवाद नेपालीमा गरेर सिकाउँदाखेरि उनीहरूले धेरै नै जान्ने भएकोले खुसी लागेको थियो अनि उनीहरू पनि धेरै नै खुसी भएको थियो यस्तो महसुस भएको छ